पशुपालनमा किसानहरले विभिन्न किसिमको अब चुनौतीहरूको सामना त गर्नै पर्छ जस्तो अब गाई पाल्यो भने गाईलाई विभिन्न किसिमको घाउ खटिराहरू निस्किने होइन अब दाना पानीमा के राम दाना पानी राम्रोसित दिएन भने निमोनिया हुने अथवा बासी चारोहरू पर्यो भने निमोनिया हुने किसिमको बिमार भेट्छ अन्त यो बर्खाको घाँसले बेसी तिनीहरूलाई डाइरिया हुने त्यस्तो बिमारहरू त्यतिबेला अब घरेलु औषधि उपचारहरू गर गर्नुपर्ने हुन्छ अहिले एकदमै गाउँ बस्तीमा लम्पी भन्ने भाइरस त्यो एउटा डिजिज छ त्यो चाहिँ अब डाँसहरूबाट सर्ने किर्नाहरूबाट सर्ने भनेर भनिँदैछ त्यो चाहिँ गाउँ बस्तीमा अहिले एकदम गति पकडि रहेको अवस्था छ किनभने त्यो रोगले चाहिँ प्रायः गाई गोरूहरू मरिरहेको हुनाले किसानहरूको एकदम क्षय क्षति भइरहेको नोकसान भइरहेको गुनासोहरू आइरहेको छ त्यसमा अब सम्बन्धित निकायले भ्याक्सिनेसनहरू गर्ने होइन दबाई पानी गरिदिने काम त भइरहेको छ तर पनि त्यस्तो रोकथाम भएको जस्तो चाहिँ देखिँदैन किनभने प्रायः प्रायः किसानहरूको गाईहरू अहिले त्यो भाइरस डिजिजले चाहिँ मरिरहेको छ अनि त्यसमा अब सम्बन्धित निकायहरूले कृषक कृषकहरूलाई क्षतिपूर्ती दिनपर्ने आवश्यकता चाहिँ छ केही दिन टाढा भएमा अब जनावरहरूको हेरचाह गर्ने छ घरमा अब बाबा मम्मीले जनावरहरूको हेरचाह गर्नुहुन्छ दाना पानी खुवाउने घाँसहरू काटेर दिने गोबर सोहोर्ने मल सोहोर्ने

गाई दुहुने त्यसरी हेरचाह गर्ने छ जनावरहरूको बारेमा नराम्रो घटना त त्यस्तो खासै अनुभव गरेको छुइनँ भन्नुपर्छ